यो हामी हतियार चाहिँ हामी फुलबारीको लागि काँटा सिक्कल

फरुवा खुकुरी सफाइको लागि चाहिँ खुर्खुरेहरू खरेटो हामी त्यो चलाउनु चाहिँ फुलबारी बनाउनु चलाउनु चाहिँ अब रम्बा हामी हतियार चलाउँछौ खुकुरी त्यो फुलबारी बार्नुको लागि भाटा बनाउनुको लागि हामी खुकुरी चलाउँछौँ काँटा हामी खन्नुको लागि फुलबारी खन्नुको लागि हामी काँटा चलाउँछौँ बार्नुको लागि हामी खुकुरी चलाउँछौँ